हेलो हेलो ए हो त म सोह् माइल माथि अलगडाको छेउ हजुर हजुर ए अहिले हाम्रो त गाउँ बस्तिमा त इस्कुसको मुन्टा इस्कुस फर्सी फर्सीको मुन्टा यस्तैहरू छ नि

अँ भन्नु नि अँ

कालिम्पोङ एरियाको सब्जीहरू मध्येमा आलु चाहिँ धेरै महिना हुन्छ आलु हुन्छ अनि फर्सी हुन्छ अनि इस्कुस हुन्छ यस्तै सब्जीहरू मात्रै अब धेरै महिना अलिक राखेर खाने त्यस्तो हुन्छ अरू सब्जीहरू त अब कोपीहरू हुन्छ कोपीहरू भनेको सिजनमा मात्रै हुन्छ तर धेरै महिना राखेर खान सकिँदैन त्यस्तै चिजहरू छ नि

अँ अँ अब यो अब यहाँ हाम्रो गाउँमा पाइने प्रशस्त पाइने भनेको अहिले हरियो सब्जीहरूमा करेला भिन्डी सिमी लौका फर्सी फर्सीको गट्टा यस्तै चिजहरू छन् अब यी चिजहरूलाई खोर्सानी डल्ले खोर्सानी लाम्चे खोर्सानी यस्ता प्रशस्त मात्रामा पाइन्छ तर त्यो खै हर्टिकल्चर डिपार्टमेन्टले विभागले पनि अहिलेसम्म त्यस्तो बिउहरू बाँढेको छैन र हामीले चाहिँ बजार कालिम्पोङ बजारबाट किनेर ल्याउँछौँ सिङको दोकानबाट किनेर ल्याउनु पर्छ अनि हामीले लगाउन सकिन्छ त्यो चिजहरू चाहिँ बजारमा छ बजारमा दुई तिन ठाउँ छ ती मध्येबाट माथि कालिम्पोङ बजारको थाना डाँडाको छेउमा सिङको दोकान भनिन्छ त्यहाँ प्रशस्त मात्रामा पाइन्छ होइन त्यसको चाहिँ अब यस्तो छ त्यसको कीटनाशक दबाईहरू प्रशस्त पाइन्छ तर सब्जीमा कीटनाशक दबाई लगाउनु चाहिँ किनेर लगाउनु चाहिँ त्यति फाइदाजनक छैन स्वास्थ्यको लागि पनि हानिकारक हो र आफुले नै अर्ग्यानिक रसाइनिक पदार्थहरू बनाएर चाहिँ लगाउन सक्यो भने राम्रो हो त्यो पनि पाइन्छ कति त किन्न पाइन्छ र आफुले बनाउनु जस्तो अब लसुनको पानी भयो लसुनको पत्ताको पानी भयो प्याजको खोस्टाको पानीहरू बनाएर लगायो भने हामीले कीटनाशकहरूको काम त गर्न सकिन्छ नि

ल त धन्यवाद धन्यवाद हुन्छ